किङथाइ रेस रेस्टुरेन्टकोबाट बेल्नुभएको नि है हजुर मैले डे बिफोर यस्टरडे जो मेरो खानाहरू अर्डर गरेको थिएँ तपाईँहरूले त्यसलाई डेलिभर पनि गर्नु भयो टाइममै गर्नु भयो होइन सबै कुरा ठिकै थियो बट खानामा चाहिँ अलिकति प्रबल्महरू भएको जस्तो लाग्दथ्यो किनभने सबैजना मेरो जति पनि गेस्टहरू हुनुहुन्थ्यो सबैजना बिमारी भइरहेको थियो त त्यही भएर कमप्लेन जस्तै मतलब अब हुन्छ नि त्यस्तै तपाईँहरूलाई भन्नु मात्रै चाहेको थियो ताकि फेरि पनि यो गल्तीहरू नदोहोरियोस् भनेर है सो तपाईँहरू चाहिँ के भन्न चाहनुहुन्छ यसमा चाहिँ लाइक हामीले त पेमेन्ट गरेको थियो होइन त्यती पेमेन्ट भइसकेको बादमा पनि राम्रो खाना पाएको भात केही पनि थिएन बट हुन्छ नि त्यो बासी खाना हो या के हो त्यो हामीलाई थाह भएन तर पनि अलिकति तपाईँहरूले केयरलेस गरेको जस्तो पनि हुन्दैछ त्यही भएर फ्युचरमा चाहिँ त्यस्तो नगर्नुहोस् किनभने हामी पनि अब तपाईँहरूलाई विश्वास गरेर नै अर्डर गर्छौँ होइन अनि तपाईँहरूको खानाहरू पनि एकदमै राम्रो नै हुन्छ अहिलेसम्म राम्रै नै थियो तर योपालीको चाहिँ अलिकति खराबी आएको जस्तो लाग्यो त्यही भएर तपाईँहरूलाई सतर्क गर्न चाहन्छु कि लाइक फेरि पनि अब फ्युचरमा चाहिँ नघटोस् भनेर होइन अनि फेरि केही थिएन बिमारीहरू नभएको भाए त होइन तर नानीहरू हुनाले नानीहरू भएको कारणले गर्दा बुढापाका भएको कारणले गर्दा उहाँहरूको त अलिकति पचाउने शक्ति कम्ती नै हुन्छ नि त होइन त्यही भएर अब नानीहरू पनि बिमार भयो यसको चाहिँ कसले चाहिँ जिम्मेवारी लिन्छ भन्ने कुरा पनि तपाईँहरूलाई नै आउँछ होइन हामी त कस्टमर भएर बोलेको घरिघरि चाहिँ नघटोस् न त होइन त त्यही भएर नानीहरू बिमार हुन्छ आमाबाउ बिमार हुन्छ बुढापाकाहरू अब हामी जस्तै पाचन शक्ति राम्रो भएको भए त केही थिएन होइन अन्त आशा गर्छु तपाईँहरूले यो कुरामा चाहिँ ध्यान राख्नुहुन्छ है बासी खानाहरू दिनु हुँदैन राम्रो राम्रो खानाहरू दिनुहुन्छ भन्ने आशा गर्छु